के भनौँ भने अब कतिवटा प्लान्टहरू अब बेसी घाममा पनि राख्नुहुँदैन त्यही भएर अब हटहाउस बनाउनुपर्छ त्यसको लागि अब हटहाउसहरू बनाएर राख्नुपर्छ अब कतिवटा इन्डोरकै प्लान्टहरू हुन्छ त्यो त अब हटहाउसभित्रै राख्नुपर्ने कुरा हो घरभित्रै राख्नुपर्ने कुरा हो फेरि कतिवटा हटहाउसभित्र पनि राम्रो हुँदैन त्यसलाई अब घाम पनि चाहिन्छ अलिअलि त्यही भएर कतिवटा बाहिर अब घाममै राख्ने पनि हुन्छ त्यसरी राख्नुपर्छ अन्तखेरि अब यो रामभेँडाहरू रोप्यो भने अब बर्खामा हुँदैन हटहाउसभित्रै रोप्नुपर्छ धनियाँहरू पनि बर्खामा हुँदैन हटहाउसभित्रै रोप्नुपर्छ बोराले छोपेर मजाले काठले यसरी ठ्याक्ठ्याक पारेर त्यहाँदेखि माथिबाट बोराले छोपेर रोप्नुपर्छ त्यही हो अब कति चाहिँ अब पानी सहने प्लान्टहरू पनि हुन्छ घाम सहने प्लान्टहरू पनि हुन्छ त्यसलाई हेरेर चाहिँ राख्नुपर्छ हामीले कतिवटा अब नसहनेलाई हटहाउसहरू बनाएर राख्नुपर्छ सहनेहरूलाई चाहिँ बाहिर अब मिलाएर चाहिँ अब बाहिर राख्नुपर्छ त्यस्तै हो अब कत्तिले चाहिँ अब ठिकैको मौसम हुन्छ ठिकैको मौसम रुचाउने हुन्छ त्यसलाई चाहिँ अब ठिकै ठिकैको ठाउँमा अब घाम पनि बेसी नलाग्ने पानीले पनि बेसी नभिज्ने त्यसरी बिचमा ठिकैको जग्गा हेरर चाहिँ राख्ने प्लान्टहरू पनि हुन्छ हो त्यसरी राख्नुपर्छ हामीले